हेलो दाजु अगि मैले पिज्जा अर्डर गरेको थिएँ नि त्यसको लागि केही कुरा भन्न भुलेको थिएँ हो त्यसको लागि फोन गरेको नि त्यसमा टमेटो सस चिल्ली क्यापसिकम एकस्ट्रा चिज हालिदिनु होस् है अच्छा अच्छा कति भयो म यही पे अच्छा अच्छा पठाइदिनु होस् न म यही पे गरिदिइ हाल्छु है